हेलो ड्राइभर दाजु तपाईँ कहाँ हुनुहुन्छ म यहाँ ठिकै डाली स्ट्यान्डको त तल पुर्णे होटलको अगाडि नै छु त तपाईँ कहाँ हुनुहुन्छ तपाईँलाई मैले देख्नै सकेको छुइनँ पुर्णे होटलको अगाडि यहाँ अरू होटल पनि छ पुर्णे होटलकै अगाडि म ठिकै छु तपाईँ छिट्टै आइदिनुहोस्